मैले हङकङ मार्केट एउटा दोकानबाट इयररिङ किनेको थिएँ त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो किनभने त्यो चाहिँ जुनै लुगासँग पनि म्याच हुने कुर्तासँग पनि प्यान्टसँग पनि अन्त त्यसको कलर चाहिँ मैले जान्छ होला भनेर सोचेको थिएँ तर त्यसको कलर पनि गएन र त्यहाँको भैयाले पनि लानुहोस् भनेर मलाई कलर जाँदैन भनेर भन्नुभएको थियो र साँच्ची नै कलर पनि गएन राम्रो लाग्यो मलाई अहिलेसम्म पनि युज गरिरहेको छु मैले र अझै पनि फेरि त्यही दोकानमा गएर म फेरि लिन चाहन्छु इयररिङस्हरू र साथीहरूलाई पनि मैले कुरा भनिदिएको छु कि इयररिङहरू त्यहाँ राम्रो हुँदो रहेछ भनेर